अहिले त हाम्रो गाउँमा पनि धेरै टुरिस्टहरू आउन थालेको छ अनि हाम्रो गाउँमा पनि धेरै होमस्टेहरू छ

होमस्टेहरू छ मान्छेहरू टुरिस्टहरू आउँदाखेरि अब बस्नुलाई त्यहाँनेरि अब सबै सुविधाहरू पाउँछ बस्नु खानु पानीहरूको कुनै कमी छैन अनि हाम्रो गाउँ चाहिँ लाइक माउन्टेन जस्तो पहाडहरू छ अनि त्यहाँनेरि मान्छेहरू धेरै नै आउँछ घुम्नुलाई हेर्नुलाई अनि माउन्टेनतिर एकदम पिस हुन्छ अनि टाउनमा बस्ने मान्छेहरू अब त्यस्तै पिस एरियाहरू नै अब खोज्दै आएको हुन्छ अनि यता अब पहाड एरियाहरूतिर आएर मान्छेहरू बस्छ अनि हाम्रो गाउँमा थुप्रै होमस्टेहरू पनि छ अनि मान्छेहरू त्यहाँनेरि बस्छ टुरिस्टहरू आएर बस्नुलाई त्यहाँ बसेर अब त्यहाँनेरि राति पनि अब केही यस्तो प्रब्लमहरू पनि हुँदैन सबै सुविधाहरू हुन्छ अनि बस्नुलाई बस्नु ओर्नु सबै नै सुविधाहरू छ हाम्रो गाउँको होमस्टेमा अनि मान्छे यस्तो धेरै नै होमस्टेहरू छ जति मान्छेहरू आए पनि यस्तो नपाउने जगा नपाउनेहरू चाहिँ हुँदैन अनि थुप्रै नै जति नै मान्छेहरू आए पनि थुप्रै होम स्टे भएकोले गर्दाखेरि मान्छेहरू जति आउँदा पनि त्यस्तो कुनै प्रबलमहरू हुँदैन लाइक बस्नुलाई सबैले नै सुविधाहरू पाउँछ बस्नु ओर्नु खानु ओर्नुलाई सबैमा नै सुविधाहरू हुन्छ अनि थुप्रै अब छ होमस्टेहरू अनि बस्नुलाई हुन्छ मा अहिले मान्छेहरू टुरिस्टहरू बेसी आएर त हाम्रो गाउँमा पनि डेभलोप हुँदैछ अझ पनि अहिले अब पार्कहरू पनि बनाएको छ त्यहाँ मान्छेहरू आएर बस्नुलाई लाइक नानीहरू छ भने खेल्नु ओर्नु हुन्छ अन्त लाइक डे टाइममा त्यहाँ गएर लाइक टाइम पास गर्नु ओर्नु हुन्छ अनि लाइक खानाहरू पनि सबै नै रेडी गरिदिने होमस्टेमा बस्नलाई राति आएर